अब जन जानवरहरूको हेरचाह गर्नु पनि धेरै कठिन नै हुन्छ है किनकि अहिलेको जमानामा अब धेरै धेरै धेरै बिमारहरूले तिनीहरूको तिनीहरूलाई बचाउनुपर्छ धेरै रोगहरूबाट है तर यो नसलवाला जानवर जसको चाहिँ प्योर ब्रिड हामीले राखेको छ तिनीहरूलाई झन् छिट्टो बिमारहरू लाग्छ र त्यसलाई त्यो बिमारहरूबाट बचाउनुका लागि है तिनीहरूलाई धेरै दवाईपानीहरू गर्नुपर्छ पहिला नै हामीले भ्याक्सिनेसनहरू गर्नुपर्छ यो सबै इन्जेक्सनहरू मजाले लगाइसकेर तिनीहरूलाई त्यो बिमारीबाट ताकतवर बनाउनुपर्छ तिनीहरू तिनीहरूलाई रोकथाम गर्ने बनाउनु सक्नुपर्छ यस्तै प्रकारको हामी मेरोमा भएको नसलवाला जानवर चाहिँ यो बेलाइती गाई छ है यो बेलाइती गाई यसले दुध राम्रो धेरै राम्रो दुध दिन्छ अनि यसलाई चाहिँ यसलाई त्यति बिमार हुँदैन तर पनि अब यसलाई केही केही बिमारहरू लाग्यो भने यसलाई हामी डक्टरहरू बोलाउँछौँ अनि डक्टरहरू बोलाएर हामी यसको उपचारहरू गर्छ अनि यसलाई चाहिँ स्याहार्नु चाहिँ त्यसलाई मेन चाहिँ खुराक हो खानापिना हो दानापानी राम्रो दिनपऱ्यो जस्तो बिहानै तातो तातो खोले दाना दिनपर्छ दिउँसो मजाले घाँस घाँस दानाहरू दिनुपर्छ है बेलुका पनि अलिकति सुक्खा घाँस अनि दिनमा एकपल्ट चाहिँ त्यो दानासँग मिसाउँछौ नि हामी दानामा चाहिँ त्यो पौष्टिक आहार पाइन्छ बजारमा त्यो पौष्टिक आहार चाहिँ दानासँग मजाले दुई कप जस्तो हालेर मिक्स गरेर गाईलाई दियो भने त्यो गाई हेल्दी पनि हुन्छ है अझै यसले राम्रोसँग दुधहरू पनि धेरै दिन्छ है

अब कोही कोही बेला त रातभरि सुतिँदैन है लाइट बाल्नुपऱ्यो कुकुरहरूले अब त्यो बच्चा जन्मिँदा टोक्छ कि भनेर याद गर्नुपर्छ त्यस कारण चाहिँ बच्चा जन्माउनेबेलामा चाहिँ यिनीहरूलाई धेरै स्याहार्नु पर्छ